औ सृजना हेर न मैले अस्ति एउटा स्वेटर किनेको थिएँ कि नयाँ स्वेटर अब दोकानबाट होइन किनेर ल्याएको कस्तो रड्डी स्वेटर रहेछ यो त हेर न आम्मममम एक हप्ता चाहिँ लगाएको थिएँ कि तन्केर झोलाजस्तो हेर न धागो तानिएर बटन चुट्टिएर के घिनलाग्दो भयो हेर न दुईखेप धोएको रङ त खालात् खुलुत् गएर झुम्रोजस्तो भयो यस्तो पनि स्वेटर हुन्छ म त मेरो पैसा बेकारमा गयो त्यो दोकानेले त कस्तो फुर्काई फुर्काई भनेको कि कस्तो राम्रो स्वेटर अरे कोनी के हरे कोनी कस्तो अरे आहिले हेर न यो स्वेटर झोला जस्तो एकहप्ता भयो भन्दा कसले पत्याउँछ कस्तो घिनलाग्दो स्वेटर यहाँ हेर न यी रङ गएर यहाँ हेर न इ उध्रिनु पनि थाल्यो कस्तो घिनलाग्दो राम्रो चिज किन्नु पर्छ राम्रो दाम दिनुपर्छ भनेर फुर्किन्थेँ कि म अहिले त हेर न इ दाम चाहिँ गयो स्वेटरको चाहिँ गति यस्तो भयो कि झोलाजस्तो यस्तो रड्डी रड्डी माल पनि बेच्छ हौ हाम्रो कालिम्पोङमा हेर न छिः छिः छिः छिः छिः त्योभन्दा त बरू हेर मैले त अर्को दोकानबाट किनेको भए राम्रो पाउँथे होला नि है यो स्वेटर यो स्वेटर त ठ्याक्कै मन परेन मलाई त अहिले त हेर न झोला जस्तो अहिले त हेर स्वेटर लायो भने त अरू लुगा त लगाउनु पनि पर्दैन घुँडासम्मै छोप्ने भइसक्यो